मैले हिजो अस्ति एउटा दामी ज्याकेट किनेको थिएँ कि अम्म्म दुई हजारमा किनेको दामी ज्याकेट तर एक दुई दिनमा त छैन भुवा उठेर त्यो ज्याकेटको पनि बोक्राहरू उक्किएर नराम्रो भयो अब के गर्नु अब लु बित्थामा किने जस्तो लाग्नु थाली सक्यो अब त हो पलिस गर्दा पनि हुँदैन त्यो बोक्रा उट उक्किएपछि त के है कामै छैन अन्त के गर्नु त अन्त